कालिम्पोङ जिल्लामा सरकारी योजनाहरूको बारेमा भन्नुपर्दा चाहिँ पश्चिम बङ्गाल सरकारले यहाँँनिर कन्याश्री प्रकल्प भनेर पनि सुरु गरेको छ जसमा चाहिँ विद्यार्थी नानीहरू जो चाहिँ छोरीहरू छ उनीहरूको ब्याङ्क खातामा पैसा पस्नेगर्छ अनि अठार वर्ष पुरा भइसकेपछि त्यो नानीको खातामा चाहिँ पच्चिस हजार पैसा दिने एउटा प्रकल्प सुरु गरेको छ अनि अर्को चाहिँ भयो लक्ष्मी भण्डार प्रकल्प यो चाहिँ जो चाहिँ घरमै बस्ने महिलाहरू छ जसको चाहिँ कुनै पनि अब कमाउने माध्यम छैन उनीहरूलाई चाहिँ महिनाको पाँच सय रुपियाँ गरेर ब्याङ्क खातामा हालिदिने एउटा प्रकल्प छ र यो चाहिँ फेरि हाम्रो अनुसूचित जाति र जनजातिलाई चाहिँ जनजातिका महिलाहरूलाई चाहिँ महिनामा एक हजार गरेर अनि अरूलाई चाहिँ महिनामा पाँच सय गरेर ब्याङ्क खातामा हालिदिने यो एउटा प्रकल्प हो अनि यो विधवा भत्ता भयो वृद्ध भत्ता भयो अनि विकालाङ्ग भत्ता योहरू त पहिलादेखि नै चलेर आएको हो र यो पहिला जुन चाहिँ सरकार थियो राज्यमा त्यति बेलादेखि नै यो चलेर आएको हो र यो दुईवटा प्रकल्प चाहिँ नयाँ सरकार आइसकेपछि चलाउँदै आएको छ अनि अर्को एउटा मुख्य प्रकल्प चाहिँ के छ भन्दाखेरि चाहिँ लोक प्रचार प्रसार प्रकल्प भनेर छ जुन चाहिँ चाहिँ सांस्कृतिक एवं सूचना विभागको अन्डरमा चल्छ यो प्रकल्प र यसमा चाहिँ कालिम्पोङ जिल्लाभरिका लोक कलाकारहरूलाई लिएर यो प्रकल्प सुरु गरिएको हो यसमा चाहिँ ती कलाकारहरूलाई महिनैपछि उनीहरूको ब्याङ्क खातामा एक हजार गरेर हालिदिने अनि जहाँ पनि सरकारी कार्यक्रमहरू हुन्छ त्यहाँनिर गएर उनीहरूले आफ्नो आफ्नो प्रस्तुतिहरू दिने र आफ्नो प्रस्तुतिहरू दिँदाखेरि चाहिँ उनीहरूले आफ्नो जातीयपन झल्काएर जातीय पोसाकहरू लगाएर है आफ्नो प्रस्तुतिहरू दिनुपर्ने यो प्रकल्प छ अनि यो प्रकल्पहरू भएर चाहिँ अब कालिम्पोङको जनतालाई चाहिँ धेरै राम्रो भएको छ होइन कुना बस्तीतिरका कलाकारहरूले पनि आफ्नो प्रस्तुतिहरू दिन्छन् आएर डम्फू नाच भयो होइन त्यसरी नै अब नेपाली लोकगीतहरू त्यस्तोहरू पनि प्रस्तुत गरेका हामीले पनि देखेका छौँ